हाम्रो यहाँ गाउँठाउँमा चाहिँ अब जस्तो बिहाबटुल भयो भने चाहिँ सबैजना हामी एकत्रित हुन्छौँ है अन्त अब बारहरू राखेको हुन्छ कतिजना ड्रिङ्क्सहरू गरेर इन्जोय गर्ने हुन्छ इन्जोय गर्ने पनि थुप्रै किसिमको हुन्छ मान्छे आफ्नो आफ्नो हुन्छ कोही ड्रिङ्क्स गर्ने हुन्छ कोही नगर्ने हुन्छ कोही टिभीबाट इन्जोय गर्ने हुन्छ कोही आजकल मोबाइलमै लागिरहेको हुन्छ मोबाइलबाटै इन्जोयमेन्ट उनीहरूले पाउँछ है र चाहिँ हामी यसरी नै हाम्रो गाउँठाउँमा चाहिँ अब आफ्नो आफ्नो तरिकाले मनाउँछ